हाम्रो गउँमा अन्त्येष्टि सम्बन्धी जब मान्छे मरिसकेपछि उसलाई पलङदेखि भुइँमा गोबरले लिपेको जग्गामा सुताइन्छ र सुताएपछि उनको त्यहाँ निर टाउको पूर्वपिट्ट दियो कलश राखे राखेर धुप बालिन्छ र सबैजना मृत शरीरलाई रुँग्छन् रातभरि बिहान जब घरदेखि निकाल्नुभन्दा अगाडि पूजा गरिन्छ त्यहाँदेखि पूजा गरेपछि सबैजना आफन्तहरूले उनीहरूलाई आफन्तहरूले ढोगेर बिदावारी दिएपछि तिनपल्ट घरदेखि घुमाएर निकालेर खोलातर्फ लान्छन् र खोलातर्फ लगेर पनि केही विधिहरू गरिन्छ पूजा आजा गरिन्छ र छोरा भए पनि छोरीले भए पनि दागबत्ती दिने गर्छन् त्यसको त्यसपछि कपाल छोराले कपाल छोरा या छोरीले कपाल खौरेर एकसा एकछाक त्यहीँनिर पकाएर खाएर त्यहाँदेखि घर फर्किने गर्छन् र प्रत्येक दिन बेलुका बेलुकी खाना साना खाइसकेर बेलुका गरुढ पाठ गर्ने गर्छन् यसरी तेह्र दिन हाम्रो अन्त्येष्टि कार्य यसरी गरिने गरिन्छ